खेलकुदले मानिसको जीवनमा धेरै उन्नति ल्याउँछ कारण खेलकुद जब हुन्छ शरीरको एक एकवटा पुर्जा चल्छ जसले गर्दा हाम्रो दैनिक रक्त सञ्चालन शरीरमा जुन चल्छ त्यो प्रकारले हाम्रो शरीरको एक एक अंशमा हाम्रो चल्ने हुनाले खेलकुदले चाहिँ हामीलाई त्यो प्रकारले हामीलाई हेल्प गर् सहायता गर्छ जसले गर्दाखेरि चाहिँ हामी सदा फुर्ति चुस्त भएर बस्नुसक्छौँ र खेलमा धेरै किसिमको छ जसले कसैले फुटबल खेल्छ कसैले दौडिन्छ कसैले स्विमिङ गर्छ पौडी खेल्नु धेरै प्रकारले मान्छेहरूले खेलकुदमा त्यस अंश ग्रहण गरेर यो मान्छेको जीवनलाई साकारात्मक बनाउँछ यसले गर्दाखेरि विश्वमा पनि यो प्रकारले ओलम्पिक गेमहरू राखेको छ त्यसै कारण खेलकुदको लागि जसले गर्दा मान्छेहरूलाई त्यो साकारात्मक विचार होस् नै भनेर ओलम्पिक गेमहरू खेलकुदहरूको ट्रुनामेन्टहरू राखिदिन्छ जसले गर्दाखेरि हाम्री दैनिक जीवनमा चालै नपाइ हाम्रो शरीर स्वस्थ हुँदै गए जान्छ त्यति नै